मैले धेरैचोटि नृत्य शैली प्रदर्शन गर्न पाएको छु पाएकी छु अनि हाम्रो चाहिँ गाउँमा टोली नै छ हामी पाँच छजनाको टोली छ हामीले चाहिँ मारुनी ही शैली अरू अन्य अन्य पनि गर्छौँ अनि जस्तो मैले प्रदर्शन गर्न चाहिँ धेरै ठाउँमा पाएकी छु टाउन हलमा हाम्रो कालिम्पोङको एउटा हामीले जहाँ चाहिँ हामी हामी गएर नाच्ने गर्छौँ कतिवटा अब प्रोग्रामहरूतिर त्यहाँ गएर अनि स्कुलमा पनि मैले धेरैचोटि अवसर पाएको छु गएर आफ्नो कला देखाउने अनि गाउँमा पनि हाम्रो समाज घरमा मैले कतिचोटि ना कतिचोटि नृत्य गरेको छु अनि मेरो साथीहरू पनि छ त्यसमा मलाई चाहिँ नृत्य गर्दाखेरि नि मारुनीको चाहिँ ड्रेसै पुरा मनपर्छ अनि हामी मलाई ना मलाई नृत्य गर्नु साह्रै मनपर्छ